हेलो बैनी म तपाईँको स्टुडेन्ट छिना सेर्पाको आमा बोलेको कि हजुर मेरो नानी हाल्नु त डान्स क्लासमा हालेको कति पनि भएको छैन कि उसकोमा उसले कति कस्तो सिक्दैछ हो हजुर हजुर हजुर हजुर ए हजुर त्यही त त्यो नानीको कति इम्प्रुभमेन्ट छ त्यो सोध्नुको लागि गरेको नि तपाईँलाई हजुर हजुर हजुर ए हजुर हजुर हजुर ए अलिक राम्रोसँगले अझै अलिक राम्रो गाइड गरिदिनु होस् न ल ए हजुर हजुर हुन्छ हुन्छ हजुर ए हुन्छ हुन हामीलाई त आउँदैन उसले गर्यो भने मात्रै

हजुर हुन्छ हुन्छ हुन्छ म्याम हुन्छ